मैले अब यो योग योगा गर्नु चाहिँ मैले त्यो पहिला धेरै पहिलादेखि नै गरेको टिभीहरू टिभीमा हेरेँ अब रामदेव बाबाको कोही बेला टिभीमा हेर्थेँ फेरि कतिवटा साथीहरूले योगा गर्छु भन्थ्यो त्यो सुनेर टिभीमा हेरेर मैले धेरै दिन अगाडिदेखि नै योगा गरेको बहुत वर्ष भयो कमसेकम म आधा घन्टा चाहिँ म टाइम लिन्छु घरमा किनभने अब नानीहरू छ नाति नातिनीहरू छ उनीहरूलाई बिहान उठेर यसो टिफिन सिफिन लन्चहरू बनाइदिनु पर्छ त्यो अनि आधा घण्टा चाहिँ म एकदम लिएर योगा चाहिँ गर्छु कतिवटा अब साथी भाइबाट सिकेँ टिभी हेरेर सिकेँ रामदेव बाबाबाट सिकेँ प्रायः टिभी हेर्दाखेरि रामदेव बाबाको त्यो च्यानल दिन्थ्यो त्योबाट पनि मैले हेरेर एकदम त्यहाँबाट हेरेरे सिकेर चाहिँ योगा गर्छु